ग्रामीण कृषिमा सिपालु कामदारहरू खोज्न धेरै चुनौतीहरू छन् किनभने आजकल अब हाम्रो यसो गाउँहरूतिर धानहरू रोप्नको लागि हलो जोत्नुपर्छ अब बारी जोत्नुपर्छ बारी जोत्नुको लागि गोरु जोत्नेहरू खोज्दा अब धेरै साह्रो हुन्छ मान्छेहरू पाइन्दैन बारी नजोति धानहरू पनि अब रोपिँदैन अब उनीहरू पनि हलो जोत्नेहरू पाउँदैन किनभने अब बारीहरूतिर हाम्रो अब गाउँहरूतिर यसरी धान रोप्नुहरू खेतीबारी गर्नेहरू धेरै कम भइसकेका छन् प्राय प्राय सबैजानाले खेतीबारी गर्न छोडिसकेका छन् त्यही भएर यसरी हलो जोत्नेहरू यसरी कामदारहरू खोज्नु धेरै अब हामीलाई साह्रो पर्छ धेरै चुनौतीहरू आएको छन् कहाँ कहाँबाट खोजेर ल्याउनुपर्छ